खानाहरू त म सबै नै बनाउँछु है अब मलाई एउटा खाना अलिकति अनुभव गर्नु मन लागेको सिक्नु मन परेको खाना चाहिँ मैले दहीबडा बनाउनु को लागि चाहिँ मैले निकै कष्ट गर्नु पऱ्यो है जान्दिन थिएँ मैले अब त्यो कतिवटा त्यसमा त्यो क्वालिटीहरू मेरो भएन फर्स्ट बनाउँदा सेकेन्ड बनाउँदा चाहिँ मैले अलिक राम्रो बनाउनु सकेँ है त्यो कुरोलाई चाहिँ मैले कसरी हुन्छ मैले दुःख गरेर भए पनि मैले दहीबडा बनाउनु चाहिँ सिकेँ है मैले त्यो कुरो जुन रेसिपी मैले त्यो बनाएँ त्यसबाट चाहिँ मैले थुप्रैवटा अनुभव सिक्नु पऱ्यो किनभने त्यसलाई के के चाइन्छ त्यो बनाउँदा त्यसमा के कुरो चाहिँ एकदम इम्पोर्टेन हो भन्ने कुराहरू चाहिँ जानेको थिइनँ त्यसलाई चाहिँ मैले बनाउनु सिकेँ मैले थुप्रैवटा अनुभव गरेँ त्यो दहीबडा बनाउँदा अरू त म प्रायः चिज बनाउँछु है खानाहरूमा अरू त मलाई त्यति साह्रो चुनौतीपूर्ण चाहिँ मैले रेसिपी चाहिँ मैले त्यही दहीबडालाई नै बनाउनुको लागि चाहिँ मैले धेरै कष्ट गरेँ है यसमा चाहिँ अब म आफै नि पनि गर्व गर्छु कुनै कुरोलाई सिक्दाखेरि सिकिँदो रहेछ अ भन्ने कुराहरू पनि मैले अनुभव गरेँ त्यहाँबाट यस्तो कुराहरू कतिवटा कुरा अब बिरयानी बनाउनुको लागि पनि थुप्रैवटा कुराहरू चाहिन्छ त्यहाँनिर त्यो बिरयानीलाई के चाहिन्छ कसो चाहिन्छ भन्ने कुराहरू चाहिँ मलाई मलाई साह्रै पऱ्यो बिरयानी बनाउँदाखेरि पनि होइन साह्रै पऱ्यो तर त्यस्तो मिठो बनाउनु सकिनँ मैले सेकेन्डपल्ट बनाउँदाखेरि अलिक राम्रै बनाएँ जुन कुरो जानिँदैन त्यो कुरोलाई चाहिँ हामीले सिक्नुपर्छ भन्ने अनुभव चाहिँ मैले यहाँबाट बटुल्न सकेँ है अनि यस्तै कुराहरूलाई म अघि बढाएर लान्छु अरू कुरा त सजिलै सिक्ने कुरा त भइहाल्छ जुन कुरोलाई चाहिँ चुनौतीपूर्ण हुन्छ त्यसलाई चाहिँ हामीले गर्न सिक्नुपर्ने चाहिँ मैले सोचे धन्यवाद